हाम्रो गाउँमा है जस्तै किसानहरूको जमिन जग्गा हुन्छ त्यसमा त अब एकको छेउमा अर्कोको जमिन त अवश्य हुन्छै हुन्छ त्यसमा हामीले धान लगाउँदाखेरि त्यसमा काट ए घाँसलाई निकालेर आली लगाउँछ है आली लगाउँदा जस्तो अलिकति अगाडि पछाडि भएर उनीको मिचेको जस्तो भयो भने चाहिँ त्यसमा अलिकति असुविधा हुन्छ त्यसमा केही असुविधा भयो भने चाहिँ हामीले जस्तो समाजमा भएको हाम्रो ठुलो मुख्य हुनुहुन्छ उहाँहरूद्वारा हामीले सोधेर सरसल्लाहहरू गर्ने गर्छौँ